दाजु तपाईँको यो ड्राइभरले त के गरेको होला पहिला पहिला अघाडि नै पैसा दुई हजार मिलाइ सकेको थियो अहिले पाँच सय रुपियाँ थप्नु भन्दैछ यो त हुँदैन होला नि अब पहिल्यै अघाडि भनेको दाम मात्रै मिलाउनु पर्यो होला पिच्छे गएर पैसा मागनु त मिलेन नि अब हामी पनि त पहिल्यै सल्लाह सल्लाह गरेर आइसकेको अब पिच्छे गएर पैसा माग्दाखेरि त कहाँ हुन्छ त तपाईँ ड्राइभरलाई सम्झाइदिनुहोस् नभए चाहिँ अब म केही एक्सन लिनु सक्छु होला यो विषयमा यो कुरामा चाहिँ